मेरो बगैँचा साह्रो ठुलो छैन सानो नै सानो छ यसमा फुलेको भन्नुहुन्छ भने म धेरै प्रकारका फुलहरू रोप्छु जो चाहिँ म घरमै नै सजाएर राख्छु जस्तो फुलहरूमा धेरै प्रकार छ गुलाब छ सयपत्री छ जिने जिरेनियम छ धेरै प्रकारको फुलहरू चाहिँ म रोपेर घरकै लागि राख्छु अनि होइन सानो मेरो किनभने प्लास्टिकको पटहरूमै छ यो सबै फुलहरू है फल भन्दा चाहिँ अब फल चाहिँ त्यति मैले रोपेको छुइनँ फल चाहिँ भन्दाखेरि चाहिँ अब त्यस्तो फल त मेरोमा छैन नै प्रायः प्रायः फुलहरू हो फलहरू भनेको त अब अम्बक योहरू त मेरो जग्गा एकदमै छैन त्यसले गर्दाखेरि फुल चाहिँ म धेरैवटा रोप्ने गरेको छु अर्किड छ मेरोमा त्यस्तै प्रकारले के भन्छ स्नेक प्लान्टहरू छ जो चाहिँ रियर छ यो यी फुलहरू फुलहरूमध्ये फुलहरू बिचमा आउँछ यो स्नेक प्लान्टहरू विशेष गरी एन्थोरियम छ मेरोमा एन्थोरियम चाहिँ रातो सेतो के अरे बैगुने बैगुने टाइपको पनि आउ हुँदोरहेछ अलिक पछि त्यो फुलेर अलिकति पुरानो भएपछि बैगुने रङ पनि आफै फेर्दोरहेछ त्यसरी नै रात की रानी छ यस्तै प्रकारले यी फुलहरू चाहिँ म मेरै घरमै युज गर्छु म किनभने बाहिर यो ठुलो बृहत उसमा छैन त्यसले गर्दा मैले आफ्नै अब घरमा नै चलाउँछु सयपत्रीहरू पनि मैले त्यति किन्नुपर्दैन दसैँमा किन मैले पुरै सयपत्रीहरू पनि रोपे रोपेको हुन्छु